यदि तपाईँलाई मेरो आफ्नो उपलब्धिको कुरा गर्नु पर्यो भने चाहिँ मेरो सङ्गीतमा धेरै रुचि थियो धेरै सानोदेखि नै र सङ्गीतमा रुचि भएको हुनाले म धेरै तपाईँको यो क्लासिकल म्युजिक जुन चाहिँ भनिन्छ अङ्ग्रेजीमा यसलाई लिएर म धेरै काम गर्थे भायोलिनबाधक हो म भायोलिनबाधक हुँदा हुँदा चाहिँ म भायोलिन धेरै सानोदेखिको सिक्ने गर्थेँ र त्यसको फेरि परीक्षाहरू दिएको पनि थिएँ र मैले जब मेरो आठौँ श्रेणीको जब मैले परीक्षा दिएँ त्यो परीक्षामा मैले उत्तीर्ण गर्दा चाहिँ त्यो नै सायद मरो मेरो जीवनमा एकैपटक मलाई गर्व लागेको थियो म आफैमा सायद त्यो एकैपटक थियो त्यो क्षण यदि मैले हेऱ्यो भने अर्को थियो मेरो यहाँ तपाईँको बाह्रौँ श्रेणी पढिसकेर जब म अर्को ठुलो कलेजको निम्ति गएको थिएँ त्यस समय जब मैले त्यहाँ पाएको थिएँ त्यति बेला पनि मलाई गर्व लागेको थियो तर मेरो सबैभन्दा बेसी गर्व लागेको चाहिँ त्यो त्यति बेला नै थियो अनि मेरो जीवनमा धेरै गर्व लाग्दो चिज त अहिलेसम्म मैले धेरै गर्न पाएको छुइनँ तर ती दुई दुई जुन चाहिँ मैले यहाँ अहिले भर्खरै तपाईँलाई भनेँ ती दुई नै हो मेरो जीवनको सबैभन्दा ठुलो उपलब्धि मेरो निम्ति चाहिँ